कालिम्पोङ जिल्लामा मानिने मुख्य चाहिँ पर्व पुर्वहरू मान्छ जस्तो कि इन्डिपेन्डेन्सहरू मनाउँछ तिहार मनाउँछ छठ पूजा मनाउँछ ईदहरू मनाउँछ बकरीदहरू मनाउँछ होइन देउसीहरू हुन्छ भाइटिकाहरू हुन्छ यस्तैहरू मनाउँछ हाम्रो यता कालिम्पोङ जिल्लामा होइन यति हो भन्नु पर्ने